आज भारतले सामना गरिरहेका केही ठुला पर्यावरणीय मुद्धाहरूमा पहिले त अहिले चर्चामा रहेको हिमाचल प्रदेशको पैह्रोभन्दा हुन्छ है र त्यससँगसँगै अत्याधिक गर्मी अत्याधिक तथा असामयिक वर्षा बाड पैह्रो कृषि उत्पादनमा ह्रास आउनु डडेलो लाग्नु आदि हुन् र पछिल्ला केही वर्षमा हरिया देखिने पाखाहरू पात्लिँदैछ जताततै पैह्रो जाँदैछ टिस्टा र रङ्गितको पानीमा फोहोर धेर धेर छ र हिउँदोमा पानी अत्याधिक कम हुने जस्ता परिवर्तनहरू देखिँदैछ है अनि यस्तो प्रकारले वर्षभरिको मौसममा पनि जाडोमा जाडो अत्याधिक जाडो हुने र गर्मीमा पनि गर्मी धेर हुने अनि समयमा वर्षा नहुने र असमयमा भएको वर्षाले धेर खति गर्ने जस्ता परिवर्तनहरू देख्दछु